मलाई मनपर्ने मौसम भन्दाखेरि चाहिँ अब डिसेम दिसम्बर भन्दा पनि नोभेम्बर टु फेब्रुअरी क्या अब त्यो हुन्छ नि मतलब अब विन्टरको टाइममा चाहिँ मलाई धेरै धेरै मनपर्छ विन्टर चाहिँ अब मलाई धेरै मनपर्छ किन भन्दा चाहिँ अब विन्टरमा चाहिँ अब मच्छरहरू पनि हुँदैन किराहरू पनि त्यस्तो आउँदैन अन्त मलाई किराहरू चाहिँ मनैपर्दैन के हो किरा मच्छरहरू चाहिँ अन्त त्यसले गर्दाखेरि चाहिँ अब मलाई विन्टर चाहिँ धेरै मनपर्छ अन्त विन्टरमा चाहिँ अब धेरै अब धेरै कुराहरू गर्नसक्छौँ हामी अब समरलाई हेर्दाखेरि चाहिँ अब अब गरम महिना चाहिँ अब धेरै अब के भन्नु अब हामी केही पनि गर्न सक्दैनौँ गरम महिनामा चाहिँ अब न न मजाले खानै रुच्छ न मजाले अब खेल्नै सक्छ बाहिरतिर गएर न हामी अब बाहिरतिर गएर के केही सक्छौँ घामले घाम टलटल लागिरहेको हुन्छ पानी परिरहेको हुन्छ अन्त हामी केही गर्न सक्दैनौँ त्यही भएर मलाई अब यो ठन्डा महिना चाहिँ अब धेरै धेरै मनपर्छ भनौँ न अब ठन्डा महिनामा चाहिँ अब धेरै कुराहरू गर्नसक्छौँ बाहिर गएर बेडमिन्टन खेल्नसक्छौँ अब अलिकति अब जाडो जाडो भयो भने पनि अब टक्कै बाहिर गएर आगो आगो फुक्न सक्छौँ अन्त आगो मजाले ताप्न सक्छौँ अन्त बेडमिन्टनहरू खेल्दाखेरि अब जिउ पनि मजा मजाले अब पसिनाहरू आउँछ अन्त जिउलाई पनि राम्रो हुन्छ अन्त फुटबलहरू पनि खेल्न सक्छ त्यस्तो अब ठन्डा महिनाको टाइममा चाहिँ अब पानीहरू पनि पर्दैन अन्त त्यसले गर्दाखेरि चाहिँ अब हामी बाहिरको धेरै कुरा बाहिरको गेम्सहरू भयो अब बाहिरको धेरै कुराहरू गर्नसक्छौँ बाहिर गएर अब फुटबल खेल्नु भयो बेडमिन्टन खेल्नु भयो क्रिकेटहरू खेल्नु भयो अन्त हामी अब विन्टरमा चाहिँ हामी जगिङ पनि जानसक्छौँ अन्त विन्टरमा चाहिँ हामी अब रनिङहरू जानसक्छौँ अन्त विन्टर विन्टरले चाहिँ अब हामीलाई विन्टरले चाहिँ अब विन्टरले चाहिँ भन्दाखेरि चाहिँ विन्टर चाहिँ अब धेरै राम्रो मौसम लाग्छ मलाई चाहिँ अन्त विन्टर विन्टर चाहिँ अब हामी धेरै अब राम्रो कुराहरू खानसक्छौँ अब सुपहरू खानसक्छौँ विन्टरमा चाहिँ अन्त हामी अब अलिकति जाडो भयो भने पनि आगो टक्कै फुकेर ताप्दा पनि हुन्छ अन्त टक्कै जाडो भयो भने अब टक्कै सुत्यो अन्त ब्ल्याङ्केटहरू ओड्यो अन्त टिभी पनि टिभी हेर्दा हुन्छ सुतेर मजाले अब समरमा चाहिँ हेरौँ पनि भनौँ अब गरम हुन्छ पानी परिरहेको हुन्छ कोही बेला के हुन्छ कोही बेला अब बत्ती हुँदैन त्यसले गर्दाखेरि चाहिँ समरमा चाहिँ अब धेरै गाह्रो पर्छ मलाई समर चाहिँ अब फाप्दै फाप्दैन भनौं न समरमा चाहिँ अब धेरै मलाई म बस्नै सक्दिनँ अब यो साह्रै गरम गर्मी जग्गातिर चाहिँ अब अन्त त्यही भएर पहिला हामी सिलगढीमा बस्थ्यौँ सिलगढीमा मतलब पापा चाहिँ त्यहाँनिर पोस्टिङ हुनुभएको थियो अनि अन्त सिलगढीमा त्यहाँ बस्दाखेरि चाहिँ मलाई अब त्यहाँ समरको टाइममा समरको छुट्टीको बेलामा चाहिँ म त्यहाँ गएको थिएँ अन्त त्यहाँ गएर बस्दाखेरि चाहिँ मलाई धेरै अब गरम गरममा चाहिँ अब म सक्दै सक्दिनँ बस्न अब खोई के हुन्छ हुन्छ घरि घरि बिमार हुन्छु घरि फोका आउँछ घरि केही हुन्छ अन्त समर चाहिँ अब मलाई मनैपर्दैन भने नि त अब बस्नै सक्दिनँ मलाई अब यस्तो बिना पसिना आउँछ कि अब बेसी अलिकति घाम लाग्यो भने पनि अलिकति अब त्यो एलर्जीहरू भइहाल्छ अन्त त्यही भएर मे मलाई चाहिँ अब ठन्डामै बस्ने बानी भएछ अब दार्जिलिङ चाहिँ अब ठन्डै जग्गा हो अन्त मेरो जन्मभूमि पनि यतै हो मम्मी पापा पनि यतै जन्मिनुभएको अन्त दार्जिलिङ चाहिँ मलाई के अब राम्रो सुट गर्छ अरू जग्गा त मलाई राम्रो सुटै गर्दैन भनौँ भन्दाखेरि अब गर्मी जग्गाहरू चाहिँ अन्त त्यही भएर मलाई विन्टर चाहिँ धेरै मनपर्छ अन्त मेरो बर्थडे पनि अब विन्टारमै परेर होला मेरो बर्थडे पनि दिसम्बरमा हो नि त मेरो बर्थडे अन्त दिसम्बरमा चाहिँ मलाई अब जन्मेको म अब त्यति बेला त्यही त्यही नै त्यसले गर्दाखेरि पनि होला मलाई के अब गरम महिनाहरू चाहिँ मनैपर्दैन अब जब विन्टर आउँछ मलाई खुसी लाग्छ अब अँ म अब साथीहरू भेट्छु अरूको पनि छुट्टी हुन्छ मेरो साथीहरको पनि छुट्टी हुन्छ कहाँ कहाँ अब जस मेरो साथीहरू पनि अब कहाँ कहाँ गएको छ पढ्न कसै कसै मिरिकमा छ कसै सिलगढीमा छ कसै कालिम्पोङमा कसैले अब कताकोहरू गर्दैछ कसै कलेज गर्दैछ हामी त्यस्तो भेटै हुँदैन मै अब यहाँ दार्जिलिङ बसेर कलेज गर्दैछु अन्त विन्टरको छुट्टीमा चाहिँ घर जान्छु अन्त त्यत्ति बेला चाहिँ अब म सबै अब मेरो पहिलाको अब सँगै खाएको सँगै खेलेको साथीहरूलाई भेट्छु अन्त अब त्यस्तै अब रमाइलोहरू गरिन्छ अब त्यस्तो पनि होइन अब ना नानी जस्तो होइन अब अब हलका राम्रो खालके गफहरू अब उनीहरूलाई भेट्दाखेरि अब खुसी लाग्छ मलाई अब त्यो विन्टरको छुट्टीमा अन्त हामी धेरै फुटबलहरू पनि खेल्छौँ अब पुरा पुरानो साथीहरू अब सबैजना घरमै हुन्छ अन्त र फुटबलहरू खेल्छौँ बेडमिन्टनहरू खेल्छौँ